हाम्रो चाहिँ यहाँनेर चाहिँ अब धान हुन्छ अनि पानी चाहिँ अब छेउमा छेउमा छ है अब खोला छेउमा छ अनि त्यही प्रकारले चाहिँ अब धानमा चाहिँ पानीको कमी हुँदैन होइन अनि अब नराम्रो भन्नाले चाहिँ अब त्यो नराम्रो पानी चाहिँ अब छ तर त्यो पानी चाहिँ अब कुलोबाट आउँछ अनि कुलोमा चाहिँ अब त्यो धानमा जानु नराम्रो भन्नको लागि चाहिँ अब अलिक टाइम लाग्छ अब त्यो कुलो हुँदै जान्छ अनि त्यसले गर्दा चाहिँ अब धानमा चाहिँ पुग्छ पुग्नुको लागि अनि अब पानी छ भने धान हुन्छ होइन अब पानी चाहिँ अब खोला छेउमा हुनाले गर्दा पानी चाहिँ छ अब सुविधा त्यो पानी चाहिँ छ अब सुविधा नै छ पानीको अब है नराम्रो भन्नाले चाहिँ अब नराम्रो चाहिँ अब यस्तो हुन्छ भने अब त्यो पानी चाहिँ छ तर अब कुलो कुलो हुँदै हुँदै गएर चाहिँ अलिक टाइम लाग्छ अनि त्यति मात्र हो नराम्रो अब अहिले अब राम्रो पनि छ धानहरू हुन्छ है अब त्यति नै